हेलो हेलो

हेलो हेलो हो त फोन कुन चाहिँ फोन चाहिएको छ तपाईँलाई छः हजार कुन चाहिँ कुन चाहिँ फोन चाहिएको छ कुन चाहिँ फोन चाहिएको छ भिभो छः हजारको उयोमा हाम्रोमा भिभो वाई नाइनटी वन छ हो त्यहाँदेखि त्योभन्दा बेसीको पनि छ कुन चाहिँ चाहिएको तपाईँलाई चाहिँ सोह्र हजार त्यो हाम्रोमा भिभो वाई ट्वेन्टी वन उयो छ नि त ए भरे हुन्छ हुन्छ